ओ साथी मैले अस्ति क्या हो अनलाइनबाट एउटा ज्याकेट मगाएको थिएँ र थिएँ नि हो त्यो हेर न कस्तो नराम्रो आएछ धुँदाखेरि पनि डल्लै कलरहरू गयो भुवाहरू उठेर जस्तो कलरमा आएको थियो त्यस्तो आएन बित्थामा हेरेर पैसा मात्र मात्र वेस्ट भयो तिमी चाहिँ हेर नमगाउ है त्यस्तो लुगाहरू बित्थामा त्यत्रो पैसा गयो वेस्ट भयो डल्लै एउटा राम्रो छैन कलर पनि घिन लाग्दो आएछ धुँदाखेरि सबै भुवा आएर घटेर सानो भयो त्यो पनि राम्रो पनि छैन